इन्डिया डेमोक्रेटिक कन्ट्री हो र यहाँ धेरै भाषा धेरै सभ्यता धेरै जात धेरै धर्म थुप्रै थुप्रै मानिसहरू आफ्नो आफ्नो धर्म आफ्नो संस्कार आफ्नो संस्कृति लिएर बाँचेका छन् र यसमा हिन्दू क्रिस्टियन मुस्लिम सिख इसाई सबैजना एकजुट भएर बसेका छन् र जसरी आइले हाम्रो छर छिमेकीमा हुनुहुन्छ क्रिस्टियनहरू हुनुहुन्छ हिन्दूहरू हुनुहुन्छ मुस्लिमहरू हुनुहुन्छ जसरी हामी एक अर्कासँग मेल मिलापमा बसिहरेका छौँ जब एउटा हिन्दूकोमा कुनै चाडहरू मनाउँछ भने जस्तै एउटा इक्जाम्पल दिँदा दसैँ मनाउँछ भने उनीहरूमा पक् पाकेको पकवानहरू मासुहरूदेखि लिएर जति पनि मिठो मिठो पकवानहरू त्यो सबै उनीहरूले ल्याएर एउटा क्रिस्टियनलाई बाँड्ने गर्दछ क्रिस्टियनलाई एकदमै उनीहरूले स्वागत गर्ने गर्दछ आफ्नो घरमा र क्रिस्टियनहरूको पनि जब इसाई समुदायको ख्रिस्टमस हुँदछ त्यतिबेला इसाई समुदायका मानिसहरूले आफ्नो छर छिमेकीलाई जस्तै सेलरोटी मासु सुन्तलादेखि लिएर केकहरूदेखि लिएर धेरै धेरै मिठो पकवानहरू उनीहरूले पनि बाँडेर आफ्नो चाडहरू आफ्नो छिमेकीहरूसँग मनाउने गर्दछ